मैले पहिलोपल्ट खाना बनाउँदा मैले हलुवा बनाएको थिएँ अनि हलुवा बनाउँदाखेरि हलुवा त काँचो काँचो नै भयो अनि पछि गएर डढ्यो पनि है र अब त्यो समयमा हाम्रो समयमा न फोनै थियो न युट्युब च्यानलै थियो त्यसले गर्दा मेरो माम बोजू हुनुन्थ्यो उहाँ चाहिँ खाना पकाउनुमा माहिर अनि उहाँ नजिकै हुनुहुन्थ्यो र उहाँलाई मैले भनेँ माम बोजू मेरो के हरे मैले त सुजी हलुवा बनाएको थिएँ यस्तो भयो भन्दा आएर हेर्नुभयो अनि हाँस्नुभयो ए नानी यसरी हुँदैन नि पहिलोपल्ट हो केही छैन ए बिस्तारी बिस्तारी सिकिन्छ म तिमीलाई सिकाउँछु भनेर उहाँले मलाई के गर्नुभयो सुजीलाई यसो गर्नुपर्छ भुट्नु पर्छ त्यहाँदेखि घिउसँग भुट्नुपर्छ चिनी हाल्नुपर्छ अलिकति ब्राउन अलिकति गाढा रङको बनाउनुपर्छ भनेर यति पानी हालेर त्यसलाई पकाउनुपर्छ अनि पछिबाट अलिअलि दुध हालेर बनाउनुपर्छ भनेर उहाँले पहिलोपल्ट मलाई हलु बनाउनु सिकाउनु भएकोथियो अनि आज चाहिँ म अहिले आजकल चाहिँ म हलुवामा एकदम माहिर छु है म एकदम मिठो हलुवा बनाउँछु र त्यो अब त्यो समयमा चाहिँ अब त्यस्तो च्यानल स्यानल केही थिएन हाम्रो समयमा त्यसले गर्दा बोजूले नै मलाई मेरो मामले नै मलाई सिकाउनु भएको हलुवा बनाउनु र त्यहाँबाड मैले सिकेँ हलुवा बनाउनु चाहिँ र त्यसको निम्ति म मेरो माम बोजूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अहिले उहाँ त हुनुहुन्न तर उहाँले मलाई एउटा राम्रो शिक्षा दिएर जानुभयो राम्रो खाना पकाउने एउटा अनि पछिबाट चाहिँ बोजूले नै माम बोजूले नै हाम् मलाई मेरो दिदीलाई मेरो बहिनीलाई उहाँले नै खाना पकाउनु सिकाउनुभयो एकदमै मिठो एकदमै राम्रो खाना बनाउनुहुन्थ्यो अनि त्यसैले उहाँले नै हामीलाई माने कुकिङ क्लास भनौँ न है खाना पकाउने शिक्षा चाहिँ उहाँले नै दिनु भएको